हेलो अँ साथी सुन् न मैले तिमीलाई अस्तिनिर त्यो उत्योको बारे प्रडक्टको बारेमा भने नि त्यो वाचको बारेमा तिमीले मगायौ त्यो वाच चाहिँ अब अस्तिसम्म त मलाई ठिकै लागेको थियो हो तर अब हप्ता दिनहरू बित्दै जाँदाखेरि त तिम्रो यो ब्लुतुथ पनि राम्रोसँग कनेक्ट हुँदैन रहेछ हो अनि यो स्क्रिन तिम्रो यो खै पानी पसेको हो कि के हो खै वाटरप्रुफ त लेखेकोे थियो हो अब खै वाटरप्रुफ मैले वाटर पानीमा पनि भिजाएको थिइनँ तर पनि खै उत्यो हुँदैछ हो स्क्रिन धुम्म खाल्को देख्दैछ हो तिमीले चाहिँ के गऱ्यौ त्यो अस्ति मगायौ ए मगाएको छैनौ ए राम्रो त्यो त्यो घडी चाहिँ एकदम अझै खतम लाग्यो पहिला पहिला चाहिँ राम्रो रहेछ कि त्यहाँदेखि पछि पछि त तिम्रो त्यो ब्याट्री पनि बस्दैन रहेछ हो ना तिम्रो चार्ज चार्जेबल भन्छ चार्जेबल पनि चार्जर पनि त्यस्तै राम्रो दिएको छैन रहेछ क्वालिटीको हो अनि मलाई त त्यो ठिक लागेन हो अहिले त मलाई त बित्थामा किनेको जस्तो भइरहेछ अब त्यो यसो पन्ध्र सौ भए पनि बाँच्थ्यो हो अरू केही यसो थपेर अरू किनेको भए हुने रहेछ त्यो खै त्यो त राम्रो लागेन हो प्रडक्ट त एकदम घिनलाग्दो लाग्यो त्यो प्रडक्ट अनि अब अरू कुन चाहिँ साथीभाइहरूलाई तिमीले पनि भनेका छौ होला उनीहरूलाई पनि तिमीले किन्यौ ठिकै छ हो अब तर अब फरदर अब अरू साथीभाइलाई भनिदिई हेर कसैले किन्नुआँटेको छ तिमीले भनेको छौ हो उनीहरूलाई चाहिँ नकिन्नु भन त्यो प्रडक्ट किनभने अब राम्रो लागेन हो राम्रो छैन रहेछ कहाँ राम्रो छैन भने किन किन्नु होइन अफर त दिएको थियो अफरमा भएर चाहिँ सायद होला हो त्यस्तो भएको ल तिमी साथी नकिन है त्यो तिमी ल एकदम तिम्रो साथीलाई पनि भनिदेऊ